हेलो ए घुम्नु जाने सल्लाह गरेको होइन तिमी र म कहिले जाने हौ ए अँ हो हो मलाई पनि त्यस्तै लागिरहेको थियो सोचिरहेको थिएँ मैले टोय ट्रेनमा चढेको छुइनँ मजा पनि आउँछ नि है जानुपर्छ होला हौ अँ नि मेरो पनि छुट्टी र तिम्रो र मेरो छुट्टी मिल्दा रहेछ हौ

अँ हुन्छ हुन्छ त्यहाँ दार्जिलिङबाटै चढ्नुपऱ्यो नि चढ्नु त होइन अन्त त्यहाँ चढेर अब कतिवटा त्यहाँ रेलवे स्टेसनहरू पनि छ घुम रेलवे स्टेसन पनि रहेछ हौ त्यहाँनिर नि अँ त्यहाँ रोक्छ त्यहाँ एकछिन यसो के के अब हेरौँ न होइन त्यहाँ भइहाल्छ नि स गएर त्यहाँ जाउँ न ए अँ अँ हो हो त्यहाँ पनि मजा आउँछ ए अँ अँ कतिवटा फ्लिममा सुटिङहरू पनि गरेको छ नि है त्यहाँनिर अँ त्यही त त्यही त कतै भिडियोतिर देखेको पिक्चरहरूतिर राम्रो बनाएको रहेछ हौ त्यहाँनिर जाउँ नै त्यहाँ मजा आउँछ जाउँ ल अँ खरसाङमा पनि छ त्यहाँ पनि रोक्छ होला सायद त्यस्तै लाग्यो हौ मलाई म पनि गएको छुइनँ यो फर्स्ट टाइम हो कि जाउँ न भइहाल्छ हौ मिलिहाल्छ ल अँ नि त्यहाँ गीत छ नि सुनेको छौ तिमीले हिन्दी त्यहाँनिर रेलमा ट्रेनमा चढेर मजाको एउटा गीत छ नि हौ मजाको है त्यो देख्दा झन् जाउँ जाउँ लाग्यो हौ मलाई अँ नि कस्तो राम्रो हौ कस्तो मनपऱ्यो ल ल ल तिमीले भनेको एकदम मनपऱ्यो मलाई जानुपर्छ ल मजाले जानुपर्छ है त्यहाँदेखि इन्जोय चाहिँ पुरै गर्नुपर्छ है ल अँ है हुँदोरहेछ त्यसो गर्दा पनि ए अँ मजा लाग्यो हौ तिम्रो कुरा सुन्दा त ल ल ल ल मजा आउँछ त्यसो गर्नुपर्ने रहेछ अँ अँ ए ए ल ल ल ल त्यो त्यसलाई रेसमालाई पनि भन न हौ त्यो पनि जान्छ होला हौ ल जाऊँ हामी तिनजना जाऊँ न अँ ल ल ल ल सल्लाह गर न मजा आउँछ अँ ल ल ल पक्का है पक्का ल पक्का गर्नुपर्छ है मजा आउँछ इन्जोय भयो है ल लु एकदम फिक्स गर है पक्का गर है ए ल ल ल ल ल साथी ल ल बाई